मलाई मनपर्ने नुस्का भनेको चाहिँ प्याजी हो प्याजी चाहिँ अब हामीले घरमा सजिलैसँगले बनाएर खानुसक्छौँ त्यही भएर अब मेरो घरमा पनि सबैले मन पराउँछ र मलाई अब प्याजी बनाउनु चाहिँ अलिकति अब आउँछ अन्त चाहिँ अब म त्यो बनाउनु फेरि मलाई पनि साह्रै मिठो लाग्छ प्याजी चाहिँ अन्त त्यो प्याजी चाहिँ अब बनाउनु एकदमै सजिलो छ पिरो पनि हुन्छ होइन त्यसमा सबै कुरो भएकोले गर्दाखेरि चाहिँ मलाई पनि एकदमै बेसी मनपर्छ र मेरो घर परिवारले पनि एकदमै बेसी मन पराउँछ र मलाई चाहिँ अब एकदमै यो प्याजी चाहिँ एकदमै मनपर्छ र म हामी चाहिँ अब प्रायः प्रायः बनाएर खाने गरेको छौँ